जुत्ताको बिषयमा भन्नुपर्दा अस्ति मैले अनलाइनबाट एउटा जुत्ता मगाएको थिएँ साइज पनि सानो पठाइदिएछ फेरि क्वालिटी पनि राम्रो थिएन मलाई महँगो पनि पऱ्यो त्यसैले म अनलाइनबाट जुन जुत्ता मगाएको थिएँ त्यसमा अलिकति पनि खुसी छुइनँ